र विद्यालयमा शिक्षकले सिकाउनु पर्ने त धेरै कुरो नै हुन्छ तर जब नानीलाई घरबाट विद्यालयमा ल्याइन्छ विद्यालयमा ल्याइँदाखेरि सर्व सर्वप्रथम चाहिँ नानीलाई अनुशासन भन्ने कुरो के हो त्यो सिकाउनु पर्छ नानी पढ्नु त सबैतिरै पढ्छन् नानीले अहिलेको जमानामा यु ट्युब हेरेर पनि पढ्नु सक्छ तर सिक्नु पर्ने भन्ने कुरो नानीले लिएर जानु पर्ने भन्ने कुरो अनुशासन हो अनुशासन र मानवता हो त्यो दुइवटा कुरो एकदमै महत्त्वपूर्ण हुन्छ र सानो नानीहरूलाई हेर्नु पर्दाखेरि त अब सानो नानीहरू जब स्कुलमा आउँछ अब रुन्चे नानीहरू आएको हुन्छ नानीहरूलाई विस्तारै विस्तारै सिक्दै जान्छ एन्भाइरोमेन्टमा एड्जस्ट गर्नु पऱ्यो नानीहरू पहिला त होइन नानीहरूलाई खुसी पार्नु पऱ्यो खुसी पार्नु लागि विभिन्न प्रकारको एक्टिभिटिजहरू आफूले फ्रेम गर्नु पऱ्यो त्यो फ्रेम गरिसके पछि त्यो नानी यहाँको सँग एक्जिक्युट गर्नु नि पऱ्यो अनि तत्पश्चात् त्यसको इभ्यालुएट गर्नु पऱ्यो तत्पश्चात् चाहिँ के हुन्छ नानी इङ्गेज्ड हुन्छ नानी इङ्गेज्ड भए पछि उसले जुन चाहिँ अगाडि आएको जुन चाहिँ ऊ रुँदै गरेर आएको इन्भायरोन्मेन्ट फेरि इन्भायरोन्मेन्टलाई उसले भुलेर नयाँ इन्भायोरेन्मेन्टलाई एड्याप्ट गर्छ त्यो एड्याप्ट गरे पछि विस्तारै विस्तारै विस्तारै विस्तारै नानी आफ्नो हिसाबमा अगाडि बढ्दै गरेको हुन्छ र यो कतिवटा कुरोहरू टिचिङ टेक्निक्सहरू पनि युज चाहिँ गर्नु पर्छ विद्यालयमा अब जुन चाहिँ पहिला थियो एउटा शिक्षकले डन्ठा लिएर बस्थ्यो त्यो पढ् तँलाई अब यो पढाउनु पर्छ पढ्नु पर्छ तँ भनेर जुन चाहिँ एउटा डर देखाएर पढाउँथ्यो तर अहिले चाहिँ टिचर टिचरलाई चाहिँ के भन्छ भन्दाखेरि टिचरलाई चाहिँ एज ए फेसिलिटेटर भनिन्छ सहयोगी साथी भनिन्छ सहयोगी साथी भन्नाले ननीलाई पढाइमा सहयोग गर्नु पर्ने एउटा टिचरको भूमिका एज ए फ्रेन्डली प्ले वे मेथोडहरू चाहिँ नि युज गरेर फ्रेन्डलिनेस भएर नानीहरूको दुःख बुझ्नु सक्नु पर्छ दुःख बु दुःख बुझ्नु सके पछि मात्रै चाहिँ नानीहरूको अरू विभिन्न प्रकारको हामीले समस्याहरू हामीले जान्नु सक्छौँ र अब सी सीक् न कस्तो कुरोहरू को अभाव विद्यालयमा छ भन्दाखेरि विद्यालयमा अहिले पनि कतिवटा कुरोको धेरै नै अभावहरू रहेछ जस्तै मालिक वर्गले जुन चाहिँ प्रकारले विद्यालय चलाउने उनीहरूलाई एउटा बिजनेसको रूपमा उहाँले हेर्नु हुन्छ तर वास्तविकतामा हेर्नु हो भने विद्यालयमा माया भन्ने कुरो पनि के हो त्यो कुरो नि सिकाउनु पर्छ आमा बाबा प्रतिको माया आफ्नो समाज प्रतिको माया आफ्नो देश प्रतिको माया होइन यो सबै कुरोहरू सिकाउनु पर्छ विद्यालयले किनकि विद्यालय नै दोस्रो आमा पनि हो नि त दोस्रो आमा मानिन्छ विद्यालयलाई अरू विद्यालयले सबै कुरोहरू के सही हो के गलत हो सम्पूर्ण कुरोहरू सिकाउनु पर्छ त्यस मध्येमा सबै भन्दा ठुलो कुरो चाहिँ भोलिको दिनमा जीवन यापन गरेर कस्तो प्रकारले आफ्नो जीवनलाई जीवन शैलीलाई लानु पर्ने त्यो कुरोहरू विद्यालयमा सिकाएको चाहिँ एकदमै राम्रो हो